यो खेला चाहिँ यहाँ हिल्स एरियातिर हुँदैन यो चाहिँ बाहिर प्लेन्स एरियातिर खेल्ने खेला हो यो खेला मैले हेरेको पनि छुइनँ प्रायः देखेको पनि छुइनँ यो अब फेसबुकतिर यसो युट्युबतिर देखिने कुरो हो यो कुरोमा मलाई त्यस्तो खासै आइडिया केही पनि छैन